के तपाईँले कुनै गायकलाई प्रत्यक्ष सुन्नुभएको छ भनेर यहाँनिर प्रश्न गरिएको रहेछ र हजुर मैले थुप्रै गायकहरूलाई नजिकबाट प्रत्यक्ष सुन्न पा सुन्नु सकेको छु है सुन्नु सकेको छु र आजभन्दा धेरै वर्षअगाडि हाम्रा का दार्जिलिङका पारस स्वर्गीय पारस गजमेरज्यू अनि त अनि हाम्रै दार्जिलिङका गायक स सुरेस कुमार सु सुरेस कुमार अनि कुन जस्तै त्यहाँदेखि रेबिका लेप्चा है उहाँहरूले धेरै वर्षअगाडि एउटा प्रोग्राम गर्नुभएको थियो त्यो प्रोग्राममा त्यो जुनचाहिँ कार्यक्रम छ साङ्गीतिक कार्यक्रम राख्नुभएको थियो त्यसमा मैले प्रत्यक्ष उहाँको गीतहरूलाई सुन्नपाएको सुन्न पाएँ अनि उहाँहरूको गीत एकदमै अब पारस पारस गज गजमेरजीको गीतहरूले चाहिँ एकदमै धेरै मार्मिकहरू थिएँ अनि रेबिका राई रेबिका लेप्चाजी कालिम्पोङबाट आउनुभएको थियो उहाँ उहाँहरूले पनि एकदमै राम्रो गाउनुभएको थियो अनि त्यसका साथ त्यसमा अब सुरेस कुमारज्यूको त झन साह्रो धेरै एकदमै आधुनिक गीतहरू राम्रो राम्रो आधुनिकहरू गीत त थिए गीतहरू छन् मलाई धेरै मन पर्छ उहाँको गीतहरू अनि म म चाहिँ विशेष गरी उदित नारायण झालाई चाहिँ म प्रत्यक्ष हेर्न चाहान्छु किनभने उहाँको स्वर चाहिँ एकदमै मलाई मन पर्छ उहाँको जुनचाहिँ गायन गायन प्रवृत्ति छ उहाँलाई एकदमै म नजिकबाट हेर्न चाहान्छु उहाँको त्यो अब गीत गाउने तरिका है एकदमै मलाई मन पर्छ उहाँले धेरै धेरै भाषाहरूमा धेरै धेरै प्रकारको गीतहरू गाउनुभएको छ त्यो कारणले चाहिँ म उहाँलाई मेरो भन्नु नै पर्दाखेरि गायन क्षेत्रको एकदमै एकदमै भन्दा पनि एकदमै मन पर्ने गायक नै उदित नारायणज्यू हनुहुन्छ त्यसै कारणले उहाँलाई म प्रत्यक्ष हेर्न चाहान्छु